मैले भक् दुई वर्ष अगाडिदेखि नै तपाईँको आदित्य बिर्ला सन लाइफको युलिफ प्लानमा चाहिँ निवेस गरेको छु अनि म बिमेन्ट नही त्यसको बिमा एजेन्ट जो छ उ चाहिँ मेरो मामा पर्नुहुन्छ अनि उहाँको दु उहाँकोद्वारा चाहिँ मैले त्यहाँ निवेस गरिएको थिएँ अनि मलाई बिमामा निवेस हुनु एकदमै अत्यन्त जरुरी पनि लाग्यो किन भन्दाखेरि चाहिँ अब हाम्रो जीवनमा कुन बेला के घट्न सकिन्छ हामी भन्नु सकिँदैन अनि तब पैसाको अभाव पनि हाम्रोमा भइरहन्छ भन्ने चाहिँ हामीलाई था छ त्यो अनि त्यो पैसाको अभावलाई चाहिँ पूर्ण न त्यो पैसाको अभाव चाहिँ हाम्रोमा नहोस् भन्नको लागि चाहिँ मलाई बिमा गर्नु चाहिँ धेरै नै बिमा गर्नु चाहिँ धेरै नै आवश्यक लाग्दथ्यो त्यो भन्दा बेसी चाहिँ अझै स्वास्थ्य बिमा चाहिँ परिवारमा चाहिँ सबैको गरेकै हुनुपर्छ भन्ने मेरो विचार म राख्छु किनभने यसले गर्दाखेरि चाहिँ के हुन्छ कुनै केही अपुरणीय घट्ना भएको खण्डमा हामीले त्यो बिमाबाट चाहिँ धेरै सहायता पाउनेछौँ त्यो बिमाले हामीलाई अस्पतालदेखि लिएर हाम्रो खर्चहरू जे हुन्छ अस्पतालमा धेरै धेरै ढाकछोप गरिने छ के त्यसले धेरै सजिलो बनाउँछ ढाकछोप भन्दा पनि सजिलो बनाउनेछ अनि त्यसले गर्दाखेरि चाहिँ मलाई लाग्छ बिमा चाहिँ हामीले गरेकै हुनुपर्छ मैले मेरो बिमा किन किनेको भन्दाखेरि चाहिँ मेरो जुन बिमा म गर्दै गर्न आँटेको छु त्यो बिमाले चाहिँ मलाई आउने समयमा चाहिँ निकै नै सजिलो बनाउँदैछ निकै नै सजिलो जीवन दिनेछ लाग्यो मलाई मतलब जस्तो मलाई अगाडि आउँदाखेरि मलाई जे पनि गर्नसक्छु भन्ने एउटा त्यो मलाई एउटा साहस एउटा तपाईँको के भन्नु हौ एउटा साहस तपाईँको एउटा जुन चाहिँ सक्षम गर्ने एउटा तपाईँको काबिलियत दिन्छ त्यो चाहिँ मलाई बिमा हाम्रोमा एउटा बिमा पोलिसी छ भने चाहिँ हामीलाई निकै सजिलो बनाउँछ जस्तो लाग्यो के त्यसैले गरेपछि चाहिँ म चाहिँ बिमा चाहिँ गर्नुपर्छ भन्ने चाहिँ बिचाय बिचार राख्छु त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ लाग्छ एउटा एउटा एउटा बिमा चाहिँ गरेर राखिराख्नु पर्छ के त्यो चाहे स्वास्थ्य बिमा होस् चाहे त्यो जीवन बिमा होस् चाहे त्यो पढाइमाथि बिमा हो गरेर चाहिँ राखिराख्नु पर्छ त्यसले गर्दाखेरि चाहिँ हामीलाई निकै सजिलो पर्नेछ आउने दिनहरूमा हामीले त्यस्तो गाह्रो पाराले केही गर्नुपर्छ जस्तो चाहिँ लाग्दैछ मलाई धन्न बिमाको धेरैवटा तपाईँको उयो पनि छ धेरैवडा फाइदाहरू धेरै फाइदाहरू पनि छ अभाव भएको खण्डमा त्यसले तपाईँलाई सहायता दिन्छ सजिलो बनाउने छ अनि मो अउने समयमा अझै एक दुई अरू बिमाहरू पनि हेर्दैछु अनि म अहिले बिमा साथसाथै तपाईँको मिउचल फन्ड भन्ने उयो छ इस्किम छ म त्यसमा पनि निवेस गरिरहन्छु मिउचल फन्ड भन्ने तपाईँको जुन योजना छ म त्यसमा पनि पूरा निवेस गर्छु ताकि आउने समयमा मलाई त्यो पैसाले निकै सजिलो पारोस् भनेर